म त तेह्र वर्षदेखिको माछा मारेको त्यस्तो त मार्थिनँ अब अलिअलि चाहिँ मार्छु माछा अब माछा मार्नु जानुपर्छ पर स्कुल जाँदाखेरि चाहिँ अब के हो समात्थ्यो खोलातिर गएर मारेर ल्याउँथ्यो जिउँदो छ भने अब बोतलतिर हालेर पाल्थियौँ मन पर्छ माछाहरू पालेको पहिला स्कुल जाँदाखेरि चाहिँ अब स्कुल छुट्टी भएर आउँदाखेरि चाहिँ जान्थ्यो खोलामा जान्थ्यो त्यो प्लास्टिकहरू हुन्थ्यो अब दुलो छ भने फेरि अर्को प्लास्टिकहरू लिएर चाहिँ जान्थ्यो यस्तो गरेर समात्थ्यो त्यसमा पर्थ्यो जिउँदोहरू चाहिँ समात्थ्यो लिएर अर्को प्लास्टिकमा हाल्थ्यो मरेकोहरू चाहिँ फ्यालिदिन्थ्यो त घरमा लिएर आउँथ्यो घरमा लिएर आएर बोतलमा बोतलमा भएन भने अब काँचको बयमतिर राख्थ्यो त्यलाई अब चामालहरू दिन्थ्यो अन्त माछामा अब प्लास्टिकले प्लास्टिकले भएन भएन भने चाहिँ बल्छी बल्छी बल्छीमा अब आँटाहरू हुन्छ कि गँनेउला हुन्छ कि त्यस्तो लगाएर खोलामा पार्दाखेरि अब कोही आउँछ माछा कोही खाएर भाग्छ फेरिको पल्ट पनि त्यस्तै गर्दाखेरि त पर्छ सानोसानोहरू पर्छ ल्याउँछु घरमा ल्याएर अब बेसी नै पऱ्यो भने बिक्रीहरू पनि गर्छु मलाई चाहिँ बेसी मात्रामा माछाहरू पाल्नु मन लाग्छ सजाउनु अब घरतिर बयमतिर राखेर माछाहरूलाई पाल्नु मन लाग्छ मन पर्छ खानु त त्यति खास मन पर्दैन माछा पाल्नु चाहिँ पुरा मन पर्छ खोइ हाम्रो यतातिर त छैन खोलाहरू टाढो टाढो जानुपर्छ समात्नुको लागि माछा साथी साथी मिलेर जान्थ्यो पहिला त समातेर ल्याउँथ्यो समातेर ल्याउँथ्यो अन्त अब काँचको बोतल छैन भने दोकानमा गएर काँचको त्यो डब्बा त्यो मिठाईहरू राख्ने पहिला पहुलाको हुन्थ्यो काँचको डब्बाहरू त्यस्तो किनेर ल्याउँथ्यो किनेर ल्याएर त्यलाई मजाले धुएर पानीमा मजाले धुएर सफाटफा गरेर घाममा सुकाउँथ्यो एकछिन सफा पारेर चाहिँ सफा पानी हाल्थ्यो सफा पानी हालेर अन्त माछा पनि मजाले सफा गरेर सफा पानीमा धुएर चाहिँ हालिदिन्थ्यो त्यो भित्र बयमभित्र माछालाई अन्त माछालाई हालिदिए पछि चाहिँ बिर्को लगाइदिन्छ अन्त खानाहरू दिन्छ त्यसलाई चामाल भयो अब माछाले कहिले यस्तो लेउ खान्छ लेउ हालिदिन्छ बेला बेलामा पनीहरू फेर्नुपर्छ त्यसलाई त्यो मग राखेको कति दिन हुन्छ त्यो पानी हो पानी फेर्नुपऱ्यो पानी फेरेर फेरि अर्को पानी लगाउनुपऱ्यो बेला बेलामा त चाहिँ हो पानी फेर्नुपर्छ माछालाई सफा राख्नुपर्छ मैला भयो भने त मर्छ यिनीहरू पनि त मान्छे जस्तै हो अब बाहिर राख्यो भने त मर्छ पानीबिना त बाँच्दैन माछा अन्त त्यही हो पानीमा राख्छ लेउहरू लिनु जानुपऱ्यो लिएर जानुपर्छ लिएर लेउ हाल् लेउहरू हाल्नुपर्छ माछालाई कहिले त अब नानीहरूले चकचक गरेर बोतलहरू गिराइदिन्छ फुट्छ फेरि अर्को बयम लिएर फेरि त्यसमा लगाउनुपर्छ कि अब बिक्री गर्नु आउँछ कारण त्यो मरेको माछाहरू हुन्छ अब बजारतिर गयो भने त पाउँछ रङबिरङको अब सजाउनु घरमा सिसा तिर लगाएर सजाउनुपर्छ कतिजनाको घरतिर अब माछाहरू पालेको देख्दाखेरि मन पर्छ मलाई त्यो कलर कलरको माछाहरू हुन्छ त्यसलाई पाल्छ सजाउनु चाहिँ अब राम्रो देख्छ घरतिर सजावट गर्नुको लागि मान्छेहरूको घरतिर जाँदाखेरि देख्छ माछाहरू पानीमा राम्रो लाग्छ त्यही भएर हामीलाई पनि रहर लाग्थ्यो पाल्थ्यो पहिला त अब सानोसानोमा समातेर समातेर ल्याउँथ्यो खोलाबाट पाल्थ्यो बयममा हाल्थ्यो बयममा हालेर सजाउनुको लागि अब मा सजाको अब राम्रो लाग्छ घरतिर सजाउनुको लागि राम्रै लाग्छ खै अहिले पाउँदैन पनि किन्नु गयो भने त पाउँछ बजारतिर कलर कलरको माछाहरू हुन्छ साथीहरूको घरतिर त छ त्यस्तो सजाएर राखेको माछाहरू मलाई पनि मन पर्छ मन पर्छ पाल्नुलाई अब खै बल्छीमा त आउँदैन बल्छीले पारेको मर्छ अब जालमा चाहिँ पार्नुपऱ्यो जाल त्यो नि अब किन्नु जानुपऱ्यो किनेर ल्याउनुपऱ्यो जानुपऱ्यो दुईतिनजना गएर अब खोलामा गएर खोज्नुपऱ्यो अब दुईजना त चाहिन्छ चाहिन्छ गएर अब जाल हान्नुपऱ्यो हालेपछि अब एक्कासी त पस्देन एकछिनमा पस्छ अब कति पर्छ पर्छ जाल हानिराखेर गएर त एकछिन बादमा आउनुपर्छ हेर्दाखेरि त परेको हुन्छ माछा अन्त अब मरेको जति चाहिँ साइड गरेर जिउँदो जिउँदो चाहिँ मजाले पखालेर सफा पानीमा प्लास्टिकमा हालेर घरमा ल्याउँछ त्यहाँबाट मरेको जति चाहिँ अब साथीभाइहरूबाट हुन्छ बाटा भएर लान्छ घर घरमा अन्त त्यहाँ अब जिउँदो त अब राख्नुपऱ्यो नि त मजाले सम्हालेर त्यलाई बयममा हुन्छ कि बोतलमा हुन्छ कि अब सफा पानीमा मजाले पाछपुछ धोइधाइ गरेर बर् त्यो बयमलाई धोएर सुकाउनुपर्छ अन्त पानीमा लगाएर राख्नुपर्छ बिर्को लगाएर अलिक माथि नभेट्ने ठाउँमा सजाउनु घरमा सो हुन्छ नानीहरूको छेेउमा राख्नुहुँदैन फुटाउँछ अलिक माथि राख्नुपर्छ अन्त बेला बेलामा पानी फेर्नुपर्छ लेउहरू दिनुपर्छ अब गनेउलाहरू खान्छ त्यस्तो दिनुपऱ्यो आँटा दिनुपऱ्यो आँटा दिएर भर कति त मर्छ पालेकोमा पनि मरेकोलाई फ्याँक्न नि पऱ्यो फालेर जिउँदोहरलाई चाहिँ राख्नुपऱ्यो राखेर मरेको जतिको त फ्याल्छ अब कति त बाँच्छ कति त बाँच्तैन त्यही हो